हामी चाहिँ यदि ठुलो ठुलो बिमारहरू भयौँ निकै दिन बिमारी पऱ्यौँ भने चाहिँ हामी अस्पताल नै जान रुचाउँछौँ यदि साधारण टाउको दुख्ने ज्वरो आउनेहरू जस्तो बिमार भयो भने भुँडी दुख्नेहरू जस्तो भयो बिमार भयौँ भनेदेखिलाई चाहिँ हामी घरमा नै घरेलु उपचारहरू लिएर नै हामी घरेलु उपचार दवाईहरू नै औषधीहरू नै प्रयोग गर्ने गर्छौँ यदि भुँडी दुखेको छ भने हामी यदि डा डाइरियाहरू भएको छ भने हामी अम्बकको टुप्पोहरू अम्बकको बोक्राहरूलाई खाएर होइन अमलाको बोक्राहरू खाएर निको हुने गर्छौँ यसरी नै टाउकोहरू दुखेको छ ज्वरोहरू धेरै आएको छ भनेदेखिलाई चिराइतोहरू उसिनेर खाने गर्छौँ अनि यदि घाँटीहरू दुखेको छ भने हर्दी बेसार पानीमा घोलेर त्यसलाई गर्गल गरेर पिउने गर्छौँ अनि यसद्वारा चाहिँ हामीलाई धेरै सन्चो महसुस हुन्छ